हेलो को बोलेको ए अँ

सागहरू को दाना छर्नुपर्छ त्यहाँदेखि अब पलाएर ठुलो भएपछि बारी खनेर बारीमा रोप्नुपर्छ मल लगाएर हो अन्त सागहरूको त्यो अन्त आलुहरू रोप्छ जनवरीतिर हो जनवरीमा आलु रोप्छ काँक्रा फर्सी चाहिँ अब फेब्रुअरीमा रोप्छ फेब्रुअरीमा रोप्यो भने चाहिँ अब मर्दैन पानी आइरहेको हुन्छ चिसो भेट्छ हो

अरू चाहिँ अब काँक्राहरू इत्यादि चाहिँ फेब्रुअरीतिरै रोप्छ आलु चाहिँ छिटो रोप्नुपर्छ जनवरीमा हो साग रोप्छ साग रोप्छ अक्टोबर नोभेम्बरतिर होइन अन्त त्यत्तिखेर चाहिँ रोप्यो भने चाहिँ अब सागहरू पनि राम्रो हुन्छ मुलाहरू अब कोपी सब कुरा त्यतिखेर चाहिँ रोपेको राम्रो हुन्छ हो अन्त अब अरू खेतीपाती चाहिँ अब सोध्नुहुन्छ भने सबै बताइदिन्छु हामीले धान धानहरू रोप्छौँ कोदो रोप्छौँ मकै रोप्छौँ सबै कुरा खेती लगाउँछौँ नि हामीले धान चाहिँ अब जुलाईमा रोप्छ कोदो चाहिँ कोदो चाहिँ अगस्ततिर रोप्छ होइन अन्त धान जुलाईमा रोप्यो भने चाहिँ

उसमा अगस्ततिर गोड्नुपर्छ अगस्तमा गोडेपछि एकैचोटि चलाइबस्नु पर्दैन पाकेपछि काट्नु मात्र नोभेम्बरतिर काटिहाल्छ हो कोदो पनि कोदो पनि त्यही हो अब रोपेपछि रोपेपछि गोडगाड गरिवरी त्यहाँदेखि नोभेम्बर तिरै कोदो पनि पाक्छ धान र कोदो सँगै पाक्छ हो अन्त अरू खेती त अब त्यति नै छ मकै त अब मकै नै भइगयो फागुनतिर रोप्छ छिटै अब पाक्छ यो जुन जुन जुनतिर त पाकिहाल्छ मकै त मकैको त के कुरा गर्नु अब हिउँदे बाली चाहिँ धान रोप्छ कोदो रोप्छ अन्त त्यहाँदेखि उता त अब हिउँदे बाली त अरू त रोप्दैन नै त्यही आलुसालु त रोप्छ हिउँदे बालीमा यता त कोनि हामी अट्टे रोप्छौँ दोरोखे धान रोप्छौँ एउटै हो धान भनेपछि सबै एउटै गर्नुपर्छ

अब उमार्नुको लागि त सब कुरा अब खनखान गरेर त उमारिन्छ सागहरू पनि खनखान गरेर पुरा मल फिटेर बारीमा माटोसँग फिटेर साग दल हाल्नुपर्छ हो त्यहाँदेखि दल हालेपछि अब बढेपछि चाहिँ अब मलजल गरेर पुरा बारी बनाएर रोप्नुपर्छ त्यहाँदेखि रोपेपछि एक डेढ महिनामा त खानु पनि भइहाल्छ त्यति नै हो अब मान्छेले गर्ने खेती नै त्यति नै हो अरू त छैन त हजुर त्यत्ति नै हो अब खनखान जोतखन गरेर मलजल थुपारेर बारीमा छिटेर रोप्नु हान्नु बिउ हान्नु त हो अरू त केही पनि पर्दैन

हुन्छ हुन्छ नाति हुन्छ